अब भन्नु पर्दा हामीले घरमा पालिने जनावरहरूमा त के छ भने खास गरी अब सबैले साधारण पाल्ने त गाई एउटा है गाई भयो गोरू भयो सुँगुर भयो कुखुरा बाख्रा भेडा भैसीँ अनि यो कुकुरहरू भयो बिरालोहरू भयो अब सबै प्रकारको जनावरहरू पाल्छौँ पाल्नु त हामी गाँउमा घरमा र यो सबै जनावरहरूलाई चाहिँ अब एकै ठाँउ राख्नु पनि मिल्दैन फेरि गाईलाई अलग्गै गोठ बनाएर राख्नु पऱ्यो गोरूलाई अलग्गै राख्नु पऱ्यो भेडा बाख्राको लागि अलग्गै हुनु पऱ्यो कुखुराको लागि अलग्गै हुनु पऱ्यो सुँगुरको लागि पनि अलग्गै हुनु पऱ्यो यी पशुहरू हो सबै कुरा एकै ठाँउ राखिनु सकिँदैन मिल्दैन विशेष गरी चाहिँ त्यस्तो हुन्छ र अहिलेसम्म हामीले अब पशु पालानमा यो गरौँ भन्दाखेरि प्रायः जस्तो त गाईहरू पाल्ने गरेको छौँ है अब गाई गोरू गाई गोरू राखेर मात्रै पनि भएन अब घरमा जुठो पुठोहरू रहने खाने अब सुँगुर हुन्छ हामी सुँगुर पनि त्यसरी पाल्छौँ पाल्नको लागि त तर पनि अब व्यवसायको रूपमा हेऱ्यो भने चाहिँ खासै आमदानी गर्ने चाहिँ गाई हो एक नम्बर त जसको दुध निकालेर दुध बेचेर पनि अब कन्टिन्यू त गर्नु सकिँदैन बेला बखतमा गाई दुहुना भएको बेलामा अब दुधबाट नै आमदानी धेरै त होइन अलि थोरै कम्ति मात्रामा उठाउनु सकिन्छ अब सुँगुरहरू त्यसरी नै सुँगुरहरू काटेर पनि अब हामीले अलिअलि आम्दानी चाहिँ गर्न सक्छौँ घरमा पाल्ने जनावरबाट पनि